तपाईँको भन्नुपर्दा विरूवाहरू चाहिँ सबै नै रोप्दाखेरि बचाउनु गाह्रो नै पर्छ तपाईँले तपाईँले गुवा रोप्नुहन्छ निम्बू रोप्नु सक्नुहुन्छ अथवा फुल अब केरा जे पनि रोप्नु हुन्छ तपाईँले सानोमा चाहिँ जोगाउन साह्रो नै पर्छ कति मर्छ पनि कति बाँच्छ पनि अनि गुवा हामी विशेष गरेर गुवा लगाउने गर्छौँ निम्बू भयो केरा भयो अनि गुवालाई चाहिँ तपाईँले रोपेपछि चाहिँ यसलाई विशेष गरेर गर्मीमा तिन महिना हुन्छ तपाईँले तपाईँको दिसम्बर जनवरी फेब्रुअरी है मार्चसम्म त्यतिमा पानी परेको हुँदैन र हामीले त्यसलाई पानी लगाउने काम गर्नु पर्छ अनि पानी लाउँदाखेरि चाहिँ कसरी लाउनु पर्छ गुवालाई चाहिँ भन्दाखेरि चाहिँ दिउँसो घाममा चाहिँ पानी लाउँनु हुँदैन तपाईँले यदि लाउनु भयो भने चाहिँ तपाईँको माथिबाट लाउनु भयो भने फिर्के लाउनु भयो भने पत्ता कुहिने है अन्त मुनिबाट तपाईँको धमिरा लाग्ने अब राम्रै बोट हुन्छ मुनिबाट कुहिने हुन्छ त्यस्तो हुन्छ गुवाको चाहिँ तपाईँले विशेष पानी लाउँदाखेरि चाहिँ अनि बिहान घाम झुल्किनुभन्दा अगाडि अथवा घाम डुबिसकेर लायो भने चाहिँ राम्रो घाममा लाउनु भयो भने चाहिँ त्यसरी मर्छ गुवा चाहिँ अनि निम्बू पनि त्यस्तै हो तपाईँले सानोमा रोप्दाखेरि जोगाउनु साह्रो तर त्यसलाई चाहिँ गर निम्बूले गर्मी पनि सहनुसक्छ र जाडो पनि सहनुसक्छ जस्तै निम्बूमा चाहिँ जस्तै तपाईँको पानीभन्दा पनि त्यसलाई चाहिँ दबाई लगाउने काम गर्छ बोटमा जस्तै किरा लागेर बोटभित्र है तपाईँलेे मल लगाउँदाखेरि मल लाउनुभयो भने काँचो मल लाउनुभयो भने चाहिँ निम्बू विशेष गरेर चाहिँ मर्छ त्यसमा किरा लाग्छ र किरा मार्ने ओषधी पाउँछ है अन्त गएर भेटनेरीमा तपाईँले सोध्नु सक्नुहुन्छ अन्त त्यहाँबाटै दबाई लिएर छिट्नुभयो भने तपाईँले निम्बू पनि जोगाउनु सक्नुहुन्छ र केरा पनि तपाईँले रोप्नु सक्नुहुन्छ केरालाई त्यस्तो केही छैन रोप्यो पछि केरा राम्ररी जाग जाग्यो पछि त त्यो हतपत मर्दैन पनि र हामीले त्यसरी नै हेरचाह गर्ने गर्छौँ र हामीले विशेष गरी गुवा निम्बू नै रोप्छौँ अरूभन्दा पनि हाम्रो ठाउँमा चाहिँ गुवा नै विशेष गरेर योग्य हुने चाहिँ गुवा नै अति उत्तम खती नै गुवा र निम्बू नै देखेको छु र गुवा र निम्बूमा नै बेसी हामी जोर गर्ने गर्छौँ